हाम्रो घरको चाहिँ माहौल कस्तो थियो भन्दाखेरि जस्तै म भइगएँ मेरो बाबा हुनुहुन्छ आमा अनि मेरो पापाको चाहिँ आमा र बाबाको टाइममा बाजे बोजूको टाइममा भनौँ घरमा चाहिँ त्यो टाइममा चाहिँ तपाईँको त्यो गुन्द्रुक सिन्की किनेमाहरू चाहिँ खाने चलन थियो एकदमै धेर घरमा पाक्थ्यो कोही बेला त वाक्कै पनि लाग्थ्यो त्यही चिजहरू खाइरहँदाखेरि तर उहाँहरूले चाहिँ अब त्यो समयमा चाहिँ मेरो बाजेबोजूहरू चाहिँ यो गुन्द्रुक किनेमा सिन्की ढेँडोहरू चाहिँ घरमा पुरा पकाउनु हुन्थ्यो र पछि पछि कुरा बुझ्दा चाहिँ के लाग्यो भन्दाखेरि ए यो त अब हाम्रै के अरे यो जातिले अब सधैँ प्रयोगमा लिएर मतलब खानेकुरा हो जस्तो लाग्नुथाल्यो अनि पछि पछि अलिक ठुलो हुँदै गएपछि चाहिँ मलाई त्यसको स्वाद अलिक मिठो लाग्न थाल्यो क्या हुन् त अहिले चाहिँ कस्तो छ भनेदेखि मेरो बाजे पनि हुनुहुन्न बोजू पनि हुनुहुन्न है घरमा पापा पनि हुनुहुन्न म छु मेरो आमा हुनुहुन्छ मेरो श्रीमती छिन् अनि मेरो एकजना छोरा छन् घरमा है र अहिले पनि हामी घरमा चाहिँ तपाईँको प्रायःजसो क्या यो यो गुन्द्रुक यो सिन्की किनेमा ढेँडो चाहिँ खाइबस्छौँ क्या अन्त यदि म मेरो बाजेबोजूको टाइममा सायदै यो जन्म मेरो जन्म नभएको भए अथवा त्यो घरमा म नजन्मेको भए भने चाहिँ सायदै आज यो गुन्द्रुक यो सिन्की यो किनेमा ढेँडो के हो अनि यसलाई कसरी पकाउनुपर्ने अनि यसलाई कसरी खानुपर्ने भन्ने कुरोहरू सायदै मलाई थाहा सायदै मलाई यो थाहा हुने थिएन होला तरै पनि यो बाजे बोजू टाइमदेखि चाहिँ यो गुन्द्रुक सिन्की किनेमा ढेँडो खाएको कारणले गर्दाखेरि चाहिँ अहिले पनि हाम्रो घरमा चाहिँ त्यो सबै कुरोहरू चाहिँ हामी के गर्छौँ खाइबस्छौँ समय समयमा गुन्द्रुक खान्छौँ सिन्की किनेमा अनि ढेँडो चाहिँ मलाई दुधमा पकाएको मिठो लाग्छ तपाईँको क्या त हुनु त पानीमा पनि पकाएर खान्छौँ हामी तर दुध छ भने चाहिँ दुधमा पकाएर खाएको अझै मिठो लाग्छ मलाई बरू बिहान चाहिँ तपाईँको त्यो रोटीको सट्टा चाहिँ यसो हप्तामा दुईपल्ट भए पनि ढेँडो खान साह्रो मनपर्छ अनि हामी त्यो अहिलेसम्म त्यो खाई पनि खाई पनि खाँदै पनि नै आइरहेको छौँ यही हो विशेष गरी मेरो बाजेबोजूको समयदेखि हाम्रो घरमा एउटा आएको चाहिँ तपाईँको यो खानेकुरा अथवा यो व्यञ्जनको कुरा गर्नुपर्दाखेरि चाहिँ तपाईँको यो ढेँडो कोदो गुन्द्रुक किनेमाहरू चाहिँ हो र जसलाई चाहिँ आजसम्म हामीले प्रयोगमा ल्याइरहेका छौँ अथवा घरमा पकाएर मजाले भातसँग रोटीसित खाइरहेका छौँ अनि किनेमाको चाहिँ तपाईँको अचार पनि मिठो हुन्छ है कतिले त रस पकाएर पनि खाने गर्छन् है रस पनि खान्छौँ हामी तर किनेमाको अचार पनि रोटीसँग मिठो हुन्छ मलाई साह्रै मनपर्छ किनेमाको अचार सुक्खा रोटी